अस्तिको दिन यो तल जजबजारमा एउटा दोकान रहेछ त्यहाँबाट चाहिँ मैले एउटा घडी किनेको थिएँ त्यो घडीको क्वालिटीहरू हेर्दा चाहिँ एकदमै राम्रो लाग्यो यहाँ अरू बजारमा पाउने भन्दा चाहिँ निकै नै राम्रो छ अगर तिमीले पनि किन्नु इच्छा छ भने तिमीले पनि त्यहाँबाट किन्दा हुन्छ प्लस अझै दाम पनि अलिक निकै मिलाइदिनुभयो र जतिको क्वालिटी छ त्यो हिसाबले दामलाई पनि जस्टिफाई गर्छ र यो घडीले गर्दा चाहिँ निकै नै सजिलो भएको छ क्लासहरू टाइममा जानु किनकि अब बाटोमा हिँड्दा यो के रे घडी त फेरि फेरि त समय त फेरिफेरि हेरिरहनु सकिँदैन सो क्लासहरूको लागि पनि इम्पोर्टेन्ट नै रहेछ घडी किनी राख्यो भने एउटा स्टुडेन्टको लागि झन् टाइममा कहीँ पुग्नुको लागि झन् महत्त्वपूर्ण नै हो घडी